मलाई मलाई चाहिँ बलिवुडको होइन अभिनेता साहरुख खान सँग चाहिँ मलाई अब मलाई मलाई मन मलाई साहरुख खान मन पर्छ होइन अब मैले चाहिँ उसलाई भे फर्स्ट भेटेँ भने चाहिँ म अब उस्को फोटो फोटो लिन्छु होइन त्यहाँदेखिको चाहिँ म सोध्छु होइन के कसरी तपाईँ कसरी बस्नुहुन्छ के गर्नु हुन्छ हौ त्यस्तो भन्दै म सोध्छु होइन पहिला पनि अब आएको थिएछ दार्जिलिङमा पनि होइन साहरुख खान तर मैले त्यति बेला चाहिँ भेटिनँ होइन उस्को सुटिङमा तर अब अहिले चाहिँ ऊ उहाँ आउनुभयो भने चाहिँ होइन दार्जिलिङमा आउनुभयो भने चाहिँ म चाहिँ जुनै हालतले पनि म अब साहरुख खानलाई चाहिँ गएर चाहिँ म भेट्छु मेरो इच्छा चाहिँ अब त्यही त्यही छ होइन उसलाई भेटेर चाहिँ म फोटो खिच्छु म सोध्छु तपाईँले के गर्नुहुन्छ कस्तो प्रकारले ब तपाईँ बस्नुहुन्छ भनेर चाहिँ म सोध्छु साहरुख खान चाहिँ मेरो अब बेस्ट हिरो भनौँ न